हजुर ए तपाईँकोमा साइकल छ ए म माथि गैरीबाँसबाट बोलेको नि ए हजुर कति कति दामको हुन्छ तपाईँकोमा मलाई पन्द्रदेखिन् सोह्रसम्मन्को चाहिएको छ हुन्छ म तपाईँलाई हजुर

हजुर ए मलाई भाइको बड्डे छ कि अनि त त्यही भएर चाहिएको छ नि यो के भन्छ हजुर यो पाँच तारिकभित्रमा ऊ यो गरिदिनुहोस् न मेरो तपाईँले होम डिलिभेरीहरू नि गर्नुहुन्छ हजुर हजुर ए हुन्छ हुन्छ म तपाईँलाई हजुर म भोलितिर आउँछु नि तपाईँकोमै हजुर एड्भान्स चाहिँ अब जति गर्दा पनि हुन्छ कि एउटा मिनिमम छ ए हुन्छ हुन्छ म गरेँ भने नि तपाईँलाई भन्छु नि भोलितिर

हजुर हजुर मलाई ठुलो ठुलोहरूले ऊ यो गर्ने चाहिएको थियो सानोहरूले गरेको चाहिँ होइन त्यो साइकल चाहिँ हजुर म तपाईँलाई आउँदा एड्भान्स नै दिइहाल्छु नि

हजुर मैले फुल पेमेन्ट नै गरेँ भने नि म तपाईँलाई भन्छु नि अनि के भन्छ हजुर नभए चाहिँ फर्स्ट एड्भान्स नै दिएँ भने नि म तपाईँलाई भोलि आ आउँदाखेरि भन्छु नि ए डिस्काउन्ट चाहिँ कति कतिको हुन्छ ए त्यति मात्रै हो

ए हुन्छ डिस्काउन्टको लागि कुपनहरू केही हुन्छ तपाईँकोमा ए हुन्छ हुन्छ हजुर म आउँछु नि हुन्छ